नेपाली भाषा कहाँ सिक्यो भने नेपाली भाषा म जब जन्मे तब मेरो बाबा आमाहरू चाहिँ नेपाली नै बोल्नुहुन्थ्यो तर मैले अब यति हो कि अब म जन्मिन बित्तिकै अब नेपाली सिकेँ भन्ने होइन किनकि भन्दा नेपाली भाषा अब नेपाली भाषा कति मान्छेलाई अप्ठ्यारो वर्ड हो अप्ठ्यारो साह्रो पर्छ होइन अब म त पहिल्यैदेखिको नेपाली दार्जिलिङमा जन्मेर होला अब सबै अब सँग त अब कति बङ्गला बोल्नुहुन्छ कति इङ्ग्लिस बोल्नुहुन्छ होइन के के बोल्नुहुन्छ त्यसमाथि म चाहिँ अब म चाहिँ अब मेरो आमा बाबादेखिको मेरो सन्तानदेखिको मेरो गाउँको मान्छेदेखिको टिचरहरू साथीभाइहरू सबै अब नेपाली बोलिदिए नेपाली नै बोल्थे नि त त्यसरी नै मैले सुनेर बुझेर अन्त मैले नेपाली नै प्रयोग गरेको जस्तै अब जस्तै अब बङ्गालीको छोरीहरूले बङ्गालीको छोरीहरूले उसको ऊ जन्मियो अरे उसको बाउआमाले पनि त बङ्गाली नै बोल्छ जस्तै उसले पनि बङ्गाली नै सिक्छ र त्यस्तै टाइप मैले पनि त नेपाली आफ्नो आमा बाबा स्कुलबाट सिकेँ होइन नेपाली बोल्नु नेपाली बोल्नु त्यहाँदेखिको आफ्नो साथी भाइहरू बोलेको देखेर अनि त्यहाँदेखिको गाउँको मान्छेहरू बोलेको देखेर होइन म जहाँ जहाँ जाँदा पनि नेपाली भाषा नै युज गर्छु किनभने म नेपाली मैले सानैदेखि नेपालीकै अब वर्डहरू सुनेको हो नि त नेपाली बोलेको सुनेको प्राय त्यसैले म जहाँ जाँदा स्कुल जाँदा होस् बजार जाँदा होस या म घरमै बस्दा होस् घुम्दा घुम्दा काहीँनिर जाँदाखेरि म नेपाली नै युज गर्छु किनभने म सानैदेखि नेपाली वर्ड सिकेको सुनेको अब अरू मान्छेहरू बोलेको सुनेको यसरी नै मैले चाहिँ अब नेपाली भाषा नै अब आफ्नो भान् अब मैले आफ्नो भनेँ आमाबाबाबाट सिकेको फर्स्ट पालोमा आमा बाबाकोबाट सिकेको नेपाली चाहिँ सेकेन्डमा चाहिँ मैले स्कुल आएँ होइन सानै स्कुल गएँ अन्त त्यति बेला म इङ्ग्लिस स्कुल मिडियम त पढिन अनि त्यस पछि प्राइमरी स्कुल पढ़े त्यति बेला प्राइमेरीमा पनि नेपालीमा नै युज गर्थेँ त्यसैले नै त्यसै त्यसै त्यसैले नै अन्त मैले चाहिँ नेपाली नै अब बोल्छु जहाँ जाँदा पनि जस्तो मान्छे होस् जे होस् तर म नेपाली नै मिस गरेर बोल्छु